तपाईँ सुन्नु हुँदैछ ए तपाईँ दार्जिलिङको वासिन्दा स्थानीय वासिन्दा बोल्नु भएको ए सुन्नुस् न मैले दार्जिलिङको प्रख्यात व्याक्तित्वहरूको बारेमा प्रोजेक्ट गर्दैछु कि तपाईँलाई तपाईँलसँग सानो सहयोगको सहयोगको निम्ति व्यक्तित्व भन्नुको निम्ति पनि तपाईँले मलाई सुबास घिसिङ र अगमसिंह गिरीबारे अलिकति जानकारी दिनु सक्नुहुन्छ हजुर हजुर हजुर येस येस

ओ येस येस सुन्नु अलिकति कुरा काट्दै है यो हामी अक्सपोटहरू चाहिँ

अगमसिंह गिरी

अँ अँ हजुर यसलाई धेरै धन्यवाद है यसलाई म के रेकर्ड गरेर राख्नु सक्छु हुन्छ हुन्छ यसलाई तपाईँले यति सहयोग गर्नु भयो तपाईँलाई मनैबाट धन्यवाद